मलाई चाहिँ बा बागवानी गर्नु चाहिँ एउटा इच्छा लाग्यो किनकि अब सबले होइन अब नानाथरीको अब घरमा फुलहरू लगाउँदाखेरि चाहिँ अब कति सुन्दर देखेको है त्यो फुलहरू लगाउँदै लगाएर चाहिँ अब होइन मान्छे कति मान्छेले अब त्यो फुलहरू टिपेर घरमा पूजाहरू गर्ने गर्छ होइन अब कतिवटा चिजमा त्यो फुलहरू काम दिन्छ त्यही लागि चाहिँ मलाई पनि इच्छा जागेर चाहिँ अब होइन मैले पनि घरमा अब त्यहाँ नानाथरीको फुलहरू लगा लगाएँ है अन्त अब त त्यति मात्र नभएर अब आफ्नो बारी अब घरबारीहरूतिर है साग सब्जीहरू अनि फुल फल फलफुलहरू अनि त्यति मात्र नभएर गुवाको बिरुवाहरू सब लगाएँ है लगाएँ त्यो फुल फलफुलहरूले लगायो भने चाहिँ अब आफूलाई कतिवटा कुरोको उयो हुँदैन होइन अब फाल्तु उयो किनी खानु पर्दैन घरमा आफूले रोपेको छ भने अब त्यसले अब आफ्नो उयो के अरे पैसाहरू जोगाड हुन्छ होइन अनि त्यसरी नै अब गुवाको बिरुवाहरू लगायो भने अब त्यसलाई अबमा मल उयोहरू लगाएर पानीहरू लगाएर रोप्यो अनि त्यो बिरुवा रोपे पछि त्यहाँको बढ्छ है दुई साल तिन साल भए पछि मान्छेले रोप्छ रोपे पछि त्यहाँदेखिको फेरि त्यसलाई उयसमा बारी लगेर रोपेर होइन पाँच छ सालमा त त्यसले फल्छ त्यसले फले पछि होइन फल दिन्छ अब कति अब त्यो फलबाट अब कति फाइदा हुन्छ पुरा राम्रो हुन्छ है आफूलाई